हामी चाहिँ खाना खाँदाखेरि त्यो अन्धविश्वासहरू के के गर्ने परम्परा चाहिँ हामी गर्दैनौँ त्यस्तो दस्तुर चाहिँ गर्दैनौँ तर खानुभन्दा अगाडि एक गाँस चाहिँ अलिकति चोखो खाना चाहिँ अलग्गै निकालेर चरा चुरुङ्गीहरूलाई दिन्छौँ त्यति नै हो